हाम्रो चाहिँ गाई पालेको छ हामीले चाहिँ अन्त माउ बाछा छ दुध पनि दिन्छ अन्त त्यसलाई चाहिँ बिहान उठेर गोबर सोहोर्नु पर्छ त्यहाँदेखि सफा सोत्तरहरू लगाउँनुपर्छ त्यहाँदेखि दानाहरू तताएर पकाएर दिनुपर्छ त्यहाँदेखि दाना दिइसकेर दुध दुहुन्छ त्यहाँदेखि दुध दुहिसक्ने बित्तिकै फेरि घाँस हालिदिनु पर्छ अन्त त्यहाँदेखि फेरि बाह्र बजीतिर फेरि घाँस हालिदिनु पर्छ दाना दिनुपर्छ तिन टाइम दिन्छ हामी चाहिँ त्यसरी राम्रोसित स्याहार्नुपर्छ बर्खामा हिलोहरू हुन्छ सोत्तरहरू लाउनुपर्छ जाड़ो महिनामा फेरि वरिपरी उयो लुगाहरू लगाएर बाक्लो हावा नछिर्ने पाराले राख्नुपर्छ तातो तातो पाराले हामी चाहिँ त्यसरी स्याहार्छ गाईहरू चाहिँ